मैले तिहारको लागि एउटा लक्ष्मी माताको मुर्ती बनाएको थिएँ र त्यो अनुभव मलाई यतिकोमै राम्रो लाग्यो किनकि मैले आफ्नो हातले बनाएको मुर्ती सजाउनु पाउँदा मलाई धेरै खुसी पनि लागेको थियो र हामीले त्यो मुर्तीलाई सजाएर सबै घर परिवार मिलेर पूजा पनि गऱ्यौँ र त्योबाट मलाई एकदमै राम्रो अनुभव पनि भयो कि मैले यो त्यो यो चिजबाट अरू धेरै चिजहरू पनि सिक्नसक्छु भनेर र हामी यहाँ यहाँ देउताहरूको मुर्तीहरू पुरा पुज्ने गर्छौँ त्यस त्यस कारणले गर्दाखेरि मैले आफ्नो अनुभवको लागि यो मुर्ति पनि बनाएको थिएँ